दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवाहरूको कुरा गर्दा दार्जिलिङ जिल्लामा स्वास्थ्य केन्द्रहरू ज्यादा छैन कुनै कुनै स्थानमा स्वास्थ्य केन्द्रहरू छन् तर फार्मेसी जुन दोकानहरू छ क्लिनिकहरू छ त्यो भने हामी जग्गा जग्गा पाउँछौँ जसमा औषधीहरू धेरै नै उपलब्ध हुन्छ तर

फार्मेसीमा स्थानीय मानिसहरूका लागि त्यति सस्तो मूल्यमा दबाईहरू पाइँदैन दार्जिलिङ जिल्लामा जुन कोविड महामारीको समयमा अस्पतालहरूले गरेको कामलाई भन्नुपर्दा यस क्षेत्रमा कोविड महामारीको बेला डाक्टरहरूले बेसीमा बेसी औषधी भनेको त्यही प्यारासिटामल एन्टिबायोटिकहरू नै दिने गर्थ्यो जस्तै यहाँका अस्पतालहरूमा कोविडमा त्यस्तो औषधीको उपलब्धता थिएन भन्न सकिन्छ